हजुर बैनी बुनु ए हजुर हैन हौ तपाईँ त अनि त खेरि चौरास्ता घुम्नु हामी सधैँ जाने मान्छे तपाईँ त खै हराउनुभयो त जानुभएको छैन त अहिले त ए हजुर हैन जाऔँ न अनि त आजदेखिन् त अलिक अहिले त ठिकै हुनुहुन्छ अस्तिदेखि आउनुभएको छैन के भन्छ आज जानुहुँदैन ए हजुर हजुर हुन्छ के भन्छ अब हजुर र त सँधै जानुहुँदै थियो हो यसो इभिनिङ वाकहरू गर्नु ऊ यो गर्नु अनि त एकप्रकारको मजा आउँछ नि त है गाउँलेहरूसँग अब वरिपरिको साथीहरूसँग अनि त तपाईँ त हराउनु नै भयो अनि त्यही भएर सोधेको नि तपाईँलाई कि के नै भयो कि भनेर नि हजुर हजुर ए हजुर र त चैरस्तामा त अहिले त कतिवटा ऊ योहरू पनि लाग्दैछ फेस्टिभलहरू पनि हुँदैछ हैन अनि त यसो हामी पनि बेलुका बेलुका यसो इभिनिङ वाकमा निस्किनुपऱ्यो यसो फेसटिभलहरू कतिवटा ऊ योहरू पनि रमाइलो भइरहेछ यसो नानीहरलाई पनि लगेर घुम्नुपऱ्यो अब तपाईहरू पनि कि नानी लगेर एकछिन जानुहुन्थ्यो कि भनेर नि म त भनेपछि तपाईँ भ्याउनु हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ फोन गर्नुहोस् न ल हामी त सधैँ नै जाँदैछ मेरो त कि तपैँ कहिलेदेखि जानुहुन्छ फोन गर्नु न ल हुन्छ हुन्छ बैनी राखेँ अहिले ल फोन गर्नु न